यो पश्चिम बङ्गालमा मनाइने मुख्य सांस्कृतिक चाड पर्व घटनाहरू र क के हुन् भन्ने यहाँ प्रश्न तेर्सिएको हुनाले र यहाँ विशेष यहाँ गहिरिएर हेर्दाखेरि हामीले मनाउने चाड सके पश्चिम बङ्गाल पश्चिम बङ्गालभित्र चाहिँ र अरू पश्चिम बङ्गालदेखि बाहिर पनि हामीहरू हामी प्रायः त छौँ नेपालीहरू हाम्रो नेपाली संस्कृतिहरूमा चाहिँ माघे सग्राँती भयो अब यसरी साउने सग्राँती भनिन्छ धेरै यस्ता चाडहरू छन् हाम्रा सबभन्दा बेसी चाहिँ हाम्रो चाडपर्वहरूमा छ संस्कृतिहरूमा चाहिँ नेपालीमा रहेको छ भन्ने कुरा वा अत्युक्त नहोला र यस्तो चाड पर्व आउँदाखेरि हामीलाई कोही बेला धेरै खुसी लागेको हुन्छ धेरै खुसी लाग्छ संस्कृति आफ्नो संस्कृति झल्काउन पाउँदाखेरि हामीलाई कुनै दुःखको कुरो छैन यहाँ सुखको कुरो छ दुःखको सुख यस यहाँनेरि हामीले स चाडपर्वको विषयमा भन्दाखेरि बहुत कम्ती पर्छ